युवाहरूलाई खेलकुदमा भाग लिन उनीहरूलाई उत्साह बढाउनु पर्छ अनि सुविधा उपलब्ध छैन भने हामीले सकेसम्म उनीहरूको सुविधाको उपलब्ध गराइदिनु पर्छ उपलब्ध सुविधा पाए भने युवाहरू अवश्य पनि खेलकुदमा भाग लिएर उत्साह बनिएर उनीहरू विजय हुन सक्षम हुन्छन्